अँ तपाईँ कस्तो हुनुहुन्छ अहिले ठिकै हुनुहुन्छ अन्त घरमै हुनुहुन्छ मलाई नि अलिकति एउटा यो कालिम्पोङमा फेस्टिबलको विषयमा भनिदिनुहोस् न कुनै फेस्टिबलको विषयमा अतिकति मलाई जानकारी दिनुहोस् न हजुर हजुर हजुर हजुर हजुर हवस् त्यहाँदेखि पछाडि माघे सङ्क्रान्ति आउँछ हाम्रो अँ हजुर पर्वको विषयमा त हाम्रो त एकदमै धनी धनीहरू छौँ नि त हामी सबै पर्वहरू आउँछ हाम्रो हाम्रो संस्कृतिको हो यो अब मनाउनुपर्छ नानीहरूलाई सिकाउनुपर्छ हजुर हजुर अँ हवस् हवस् हवस् धन्यवाद तपाईँलाई